एमाजोनबाट जुन चाहिँ मैले एडिडासको टी सर्ट मगाएको थिएँ एकदमै आफ्नो साइज अनि आफूले जो जस्तो प्रकारको मगाएको थिएँ त्यस्तै प्रकारको नै मलाई आइपुग्यो अनि म एकदमै खुसी भएँ किन भन्दाखेरि कति ठाउँमा मँगाएकोमा घरि के मिलेन के मिलेन भन्छ तर जुन चाहिँ मैले मँगाएको एमाजोनबाट मँगाएको जुन चाहिँ एडिडासको एकदमै अर्जिनल टी सर्ट मलाई आइपुग्यो अनि मैले लगाएको त्यो लगाएको थिएँ त्यो एकदमै मलाई जस्तो सोचेको त्यस्तै खालको नै अब मैले लाउन पनि पाएँ अनि एकदमै म एमाजोन जसले चाहिँ मलाई यो उपलब्धि गराइदियो मो एकदमै खुसी छु किन भन्दाखेरि अब कतिको ठाउँमा धेरै समय लाग्छ भन्छ कतिको ठाउँमा अब त्यो सामान मँगाएको अनुसारले पुग्छ पुग्दैन तर मेरो ठाउँमा चाहिँ मैले चाहिँ आफूले सोचेको सम्झेको अनि म एकदमै लुगा लगाएर पनि मैले हेरेँ टी सर्ट लगाएर पनि हेरेँ अनि त्यो टी सर्ट एकदमै मेरो लागि चाहिँ एकदमै राम्रो आफूलाई एकदमै जस्तो चाह्यो त्यस्तै खालको टी सर्ट आइपुग्यो त्यस कारणले गर्दा एमाजोनसँग चाहिँ म एकदमै ऋणि पनि छु खुसी पनि छु अनि भोलिको दिनमा यस्तै राम्रो राम्रो चिजहरू अझै एमाजोनलाई म मगाउनेछु